अब अहिले त गाउँघरमा बुढाबुढीहरूलाई घुँडा दुख्न थाल्छ घुँडा दुख्न थाल्छ अहिले त प्रायःको त्यस्तै हुन्छ तल माथि हिँड्दाखेरि घुँडा दुख्छ खुम्चेर उनीहरूलाई अब हस्पिटल त लान सक्दैन टाढोमा भएर गाडीमा बेसी खु खुट्टा खुम्च्याएर बस्न पनि उनीहरूलाई गाह्रो हुन्छ र गाउँघरमा अलिअलि जानेको उपचारहरू गर्छन् तर त्यो उपचारले च्वाट्टै चाहिँ जाती हुँदैन तर पनि उनीहरूले त्यही प्रयोग गर्छन् जस्तै तातो पानीले सेक्छन् नुन पानीले अनि आगोमा सेक्दै गर्छन् आँकको पत्ताले पनि सेक्ने गर्छन्